र मैले घरको निम्ति फर्निचरहरू सोफासेटहरू टी टेबलहरू यो सबै

घरमा जरुरत परेको सामानहरू किन्नुलाई सिलिगुडीबाट ल्याएको अनि एकदमै दामी लाग्यो यो सामानहरू धेरै अलि चिप रेट पनि रहेछ मैले होलसेलबाट ल्याएको धेरै दामीहरू काठ पनि एकदमै राम्रो सोफाको डिजाइनहरू पनि एकदमै राम्रो नयाँ डिजाइनको अहिले आएको रहेछ नयाँ नयाँ सोफाहरू एकदमै राम्रो अनि हामीले त्यो सिलिगुडीमा दुई चारवटा दोकानहरू हामीले हेर्यौँ त्यसमा एउटा दोकानमा चाहिँ साह्रै राम्रो फर्निचरहरू रहेछ सोफा सेटहरू अनि डाइनिङ सेटहरू पनि रहेछ काठहरू पनि एकदम राम्रो त्यसको कलरहरू पनि एकदमै राम्रो अनि एकदमै घरमा सबैले मन परायो अनि त हाम्रो यहाँ आउनेहरूले पनि धेरैले यो फर्निचरको बढिबढाइ गर्यो कति राम्रो कहाँबाट ल्याउनुभयो भनेर सोधे मैले नि फलानो फलानो जग्गाबाट ल्याएको भनेर यसरी भनिदिएँ अनि सिलिगुडीमा यस्तो एउटा होलसेल रहेछ त्यो दोकानबाट चाहिँ हामीले किन्यौँ र त्यहाँ साह्रै राम्रो चिजहरू पाउने रहेछ अनि होलसेल रेटमा ल्याएको धेरै राम्रो सुपथ मूल्यमा हामीले ल्याउन सक्यौँ र यसको कलरहरू पनि धेरै राम्रो लाग्यो र हामीले फेरि अरूले पनि लिन चाह्यो भनेदेखि हामी फेरि तपाईँहरूलाई पनि त्यो ठेगाना बताउने छौँ र तपाईँहरूले त्यहाँ गएर आफ्नो सामानहरू सुपथ मूल्यमा ल्याउन ल्याउनु सक्नुहुनेछ